शिक्षाले विशेष गरि सांस्कृतिक परम्परालाई धेरै प्रभाव पारेको छ जसरी पहिले जुन परम्परासँग आफ्नो संस्कृतिकलाई अघि राखिन्थ्यो अहिले त्यसरी गरिँदैन जुन संस्कृति जुन सांस्कृतिक परम्परामा जुन बलिहरूको कुरा गरिन्थ्यो बलिहरू गरिन्थ्यो गाई बाख्रा काटिन्थ्यो देउताको भोगको निमित त्यसो अहिले गरिँदैन किनभने त्यसमा शिक्षाको असर परेको छ शिक्षाले के भन्छ होइन शिक्षाले राम्रो विषय सिकाउँछ अर्काको हत्या व्यर्थ हत्या गर्नु राम्रो होइन भन्ने जुन शिक्षाले सिकाइरहेको छ त्यसले पनि सांस्कृतिक परम्परालाई निकै प्रभाव पारेको छ अहिले पढेका लेखेकाहरूले त्यसो गर्न छाडिसकेका छन् अनि जुन कुल पित्रको पूजा गर्दा गर्छन् अहिले पनि पढे लेखेकाले गर्छन् कुल पित्रको पूजा गर्छन् त्यसमा पनि फलफुलको प्रयोग गर्छन् कतिपय ठाउँतिर अझै पनि बलि प्रथा होला तथापि अहिले यस समयमा आएर प्रायःले नै फुल फलफुलको प्रयोग गर्छन् यसरी शिक्षाले नै सांस्कृतिक परम्परालाई पनि निकै प्रभाव पारेको दृष्टान्त हामीसँग छ